तपाईँ एसबी डाइरी हो

तपाईँ एसबी डाइरी हो अँ तपाईँको नाम एसबी डाइरी डाइरी अँ अँ तपाईँकोमा अब यो दुध घिउहरू हरेक कुराहरू पाउँछ भन्थ्यो नि होइन हो त्यही त तपाईँ एसबी डाइरी जस्तो डाइरी फार्म तपाईँको रहेछ नि त हगि र मलाई थुप्रै कुरा चाहिएको थियो र के कसो छ हौ तपाईँकोमा त्यस्तो त्यो पनिरहरू घिउहरू पनि पाउँछ है र के कसो छ हौ भाउहरू आमामामामा साह्रै बेसी भएन त्यो त त्यही त होइन अलिक मिलाउनु पर्छ किनभनेदेखिलाई मलाई अलिक चाहिएको छ त अलिक निकै नै म होइन अलिक चाहिएको छ मिलाउन अलिकति साह्रै साढे छ सौ त बेसी नै भइगयो किनभने बाहिर बजारमा हामीले जाँदाखेरि चाहिँ बाहिर बजारमा त पाँच सौ रुपियाँमा हामीले पाइहाल्छौँ हो अन्त त्यो पनि राम्रै हुन्छ नराम्रो त छैन तर तपाईँको नाम सुनेर एसबी डाइरी अझै राम्रो थुप्रो कुरो एकैचोटी पाउँछ त्यहाँनिर भन्ने कुरो यहाँ फाल्टो बजारमा किन्दाखेरि चाहिँ हामीले चाहिँ दसवटा दोकान चाहार्नुपर्छ हो त्यही कारणले गर्दामा तपाईँकोमा चाहिँ एकै ठाउँ सबै कुरो पाउँछ सुनेर चाहिँ र मलाई अलिक चाहिएको छ त्यो कारणले गर्दामा तपाईँकोलाई चाहिँ मैले कल गरेको नि र अलिक मिलाउँ घिउको दाम हगि अब तपाईँकोमा राम्रो पाउँछ भनेदेखिलाई अलिक कम्ती गर्नुहोस् र मलाई त्यति मात्रै नभएर छुर्पी पनि चाहियो पनिर पनि चाहियो हो र यसो एताउति गर्नु खानुको लागि या एताउति के कामको लागि मलाई दुध पनि चाहिएको छ र त्यो सबै कुरो म लिन्छु अलिक लिन्छु र मलाई कामको लागि नै चाहिएको छ त्यही कारणले गर्दामा अलिक दाम मिलाउँ तपाईँसँग है भनेर चाहिँ मैले तपाईँलाई फोन गरेको र त्यो चाहिँ अलिक मिलाउँ के कसो हुन्छ कसरी चाहिँ दिनुहुन्छ त भन्नुहोस् न अन्त तपाईँलाई कतिमा दिँदा चाहिँ पर्दा पर्छ या पर्दैन हो त्यो चाहिँ तपाईँले भन्नुहोस् अलिकति सस्तो गर्नुहोस् घिउ चाहिँ हो पनिर पनि अलिक सस्तो गर्नुहोस् अब दुध त हो भने त ठिकै छ नि है दुध त अब

ए हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ